अ मैले चलाएको छु गुगल ट्रान्सलेट ट्रान्सलेसनहरू होइन अन्त जब चाहिँ अब मलाई अब मेरो किताबमा एक दुईवटा यस्ता शब्दहरू हुन्छ त्यो चीहिँ अब म बुझ्दिनँ त्यसलाई चाहिँ अब आफ्नै मदर टङ्गमा बुझ्नलाई चाहिँ अब ट्रान्सलेट गर्छु अँ अन्त गुगलमा ट्रान्सलेट गरेको चाहिँ तपाईँको अब हन्ड्रेड पर्सेन्ट नै अब एकदम करेक्ट हुन्छ गुगलको चाहिँ